हजुर भाइ भनन रामबाबु भाइ भन सझाउ स्कुलको लागि हजुर भन्नुहोस् न अन्त के विषयमा हजुर भन्नुहोस् न अन्त अब स्कुल उन्नति होस् भने त हाम्रो झन् हाम्रो हाम्रो लागि नै राम्रो नै हो स्कुल उन्नति भयो भने अब हाम हजुर भन्नुहोस् न अन्त अँ कुन चाहिँ होला अच्छा अच्छा अफिस अफिस र स्टाफ भएको ओहो लाइब्रेरी त अन्त माथि पनि छ र अब हामीले चाहिँ यो बिल्डिङ चाहिँ यो त अलिकति हुन साह्रो छ नि भाइ किन भन त अब तिमीलाई थाह छैन होला यो चाहिँ हाम्रो अब पहिल्यैदेखि तिमीलाई थाह छैन होला यो स्कुल चाहिँ पैला पाइन होटेल भनेर चिनिन्थ्यो हो र अब यो चाहिँ पहिला उन्नाइस सौ दसमा बनाएको मतलब उन्नाइस सौ दसमा त यो स्कुल स्थापित भएको त्यो भन्दा कति साल अगाडिदेखि त यो एउटा होटेल थियो र त्यो समयमा बनाएको चिज हामीले बिथोल्नु अब अलिकति राम्रो भएन नि त अब त्यो त अब यो त अब हेरिटेज जस्तो भयो नि है अब एक सौ साल पुगेको अब यो स्कुल अब हामीले हेर त यो त अब जोगाएर पो राख्नुपर्ने चिज हो त हौ अब यो भत्काउन त हुँदैन हामीले हेरिटेज जस्तो छ अब हेर भाइ हो कि मतलब तिमीले पनि राम्रै भन्यौ तर अब यो चाहिँ हेरिटेज हो हामीले भँचाउन सक्दैन तिमीलाई थाह नै छ यार पहिला अब हामीले क्लासहरू पनि माथि नै गर्थ्यौँ तिमीलाई थाह थियो होइन त्यहाँदेखि त अब तल हामीले सारेको त बनाएर होइन त्यहाँदेखि तल सारेको हामीले भुइँचालोहरू पनि आउँदा हामीले हामीले अलिकति मेन्टेनेन्स मात्रै गर्यो तर हामीले पुरै तरिकाले चाहिँ भित्काएको चाहिँ छैन क्या बुझ्यौ अँ अब त्यहाँनिर चाहिँ हेर्नुजाँदा कि तर अब यो यो चाहिँ मूल घर भयो नि त हो अब फेरि मूल घर त भत्काउनु भएन है अँ हजुर हजुर होइन जानेर खुसी लाग्यो है अब तपाईँ जस्तो टिचर्स पनि हाम्रो स्कुलमा छ अब अरू टिचर्सले भन्दैन तर तपाईँले यो टिच स्कुलको लागि एकदमै धेरै सोच्नु हुँदोरहेछ भनेर चाहिँ जानेर जानेर चाहिँ मलाई एकदमै ज्यादा खुसी लाग्यो है अँ हजुर हजुर हो ठिकै हो ए ए हुन्छ हुन्छ तपाईँले यसो हेर्नु न अन्त तलपट्टि बनाउनु भन्नु हुँदैछ होइन के के बनाउने अन्त के के प्लान छ त तल बनाउने के के सोच्नु भएको छ हजुर माथि लाइब्रेरी छ

हजुर हजुर हजुर हजुर हजुर अन्त मैले पनि अस्तितिर त सोच्दै थिएँ अब हाम्रो जुन चाहिँ लाइब्रेरी छ त्यसको एरिया पनि राम्रो छैन हो अब डेस्कहरू त्यति बुक्सहरू पनि राम्रो छैन हुन त अब हामीले पनि बनाउनु पर्छ अब त्यो इनभाइरोनमेन्ट पनि आउँदैन भन्ने अब अलिक राम्रो नै बनाउनु पर्छ हौ हुन्छ हेरौँ न अन्त राम्ररी बनाउ हो त्यो एरियामा ल यसो हेर्दा लाइब्रेरी पनि खोलिदिनुपर्छ होला है त्यहाँ हजुर हजुर हुन्छ यसो अब म मिटिङ राख्छु कि त्यति बेला तपाईँले आफ्नो कुरा निकाल्नु ल अनि त्यति बेला नै हेरौँ अरू टिचर्सहरूको पनि के रहेछ ओपिनियन र त्योहरू हेरेर हामीले कुरा गरौँ न ल ओके हुन्छ हुन्छ